हेलो नमस्ते नमस्ते हजुर ए हजुर

हजुर नमस्कार नमस्ते अङ्कल हजुर हजुर

ए हजुर हजुर किन हाम्रो जुन चाहिँ स्कुल छ एसयुएमआई एसयुएमआई स्कुलमा अरू सब्जेक्ट आर्टस कमर्स के कसो छ है हाम्रो साइन्समा चाहिँ एकदमै राम्रो छ अङ्कल यहाँनेर सरहरूले एकदमै खटेर पढाउनुहुन्छ अनि अर्को कुरो जुन चाहिँ कुरो हामीले क्लास उहाँहरूले पढाउनु हुँदाखेरि हामीले बुझेनौँ भनेदेखि सर हामीले यो बुझेनौँ भनेदेखि हामीले हामीलाई उहाँहरूले कुनै पनि पिरियडमा क्लास अफ् भएको बेलामा चाहिँ उहाँहरूले हामीलाई क्लासमा राखेर फेरि गराउनुहुन्छ र कतिवटा कुन ठाउँमा चाहिँ हामीलाई बेलुका स्कुल छुट्टी भइसकेर पनि राखेर हामीलाई उहाँहरूले नबुझेको कुराहरू चाहिँ हामीलाई गाइड गर्नुहुन्छ अथवा पढाउनु हुन्छ राम्रो छ एकदमै मलाई त अहिलेसम्म अब यत्रो एकदमै राम्रो लाग्दैछ हजुर ए ल्याबहरू हजुर ल्याबहरू पनि छ राम्रो ल्याबहरू छ तर अहिले हामीलाई प्र्याक्टिकल त्यत्ति बेसी गराउनु भएको छैन सरहरूले थ्योरी नै बेसी गराउँदै हुँदैछ तर प्र्याक्टिकलको चाहिँ अब यो जुन चाहिँ सेसनको अन्त अन्ततिर चाहिँ उहाँहरूले लास्टमा एक दुई महिना चाहिँ हामी प्र्याक्टिकल गराउँछौँ भनेर भनिरहनु भएको छ तर ल्याब पनि राम्रो छ स्कुलको अङ्कल अन्त त्यसले गर्दाखेरि हाल्नु चाहिँ एकदमै राम्रो हुन्छ हजुर क्यामेस्ट्री टिचर हाम्रो सरोज सर हुनुहुन्छ अन्त उहाँले एकदमै राम्रो पनि पढाउनु हुन्छ राम्रो पढाउनु हुन्छ नबुझेको कुरो एकदम हजुर अङ् ट्युसन्स त छ हाम्रो साथीहरूले थुप्रैले ट्युसन्स लिँदैछन् तर मैले चाहिँ ट्युसन लिएको छुइनँ किनकि मेरो घरमा आफ्नै आन्टी चाहिँ अब टिचर साइन्सकै टिचर भएकोले गर्दाखेरि मैले घरमै पढ्दैछु अनि त्यहाँदेखि आन्टीले गाइड गराउनु हुँदैछ अनि अर्को कुरो मैले नबुझेको कुरो केही नजानेको कुरो छ भनेदेखि मैले सरलाई कुनै पनि समयमा सोद्धाखेरि अब सरले राम्रोसँगले बुझाइदिई हाल्नुहुन्छ त्यसले गर्दा मलाई यो लाग्छ ट्युसन पढ्ने त्यति दरकार छ जस्तो चाहिँ मलाई लागेको छैन अङ्कल हुन्छ हुन्छ हुन्छ धन्यवाद हुन्छ अङ्कल धन्यवाद